खाना त पकाउँछु म तर खाना पकाउनु लागि भाँडाहरू चाहिन्छ सबै चाहिन्छ डाडु पनिउँ ढकनी पनिउँ चाहिन्छ पकाउने भाँडा कराही चाहिन्छ मसाला दाल पकाउने कुकर फिर्के दाल फिर्काउने ढकनी चाहिन्छ डाडु चलाउनेहरू सबै चाहिन्छ थालहरू गिलासहरू भात खाने थाल गिलास बटुको दाल खाने चम्ची सबै चाहिन्छ कपहरू सब्जी काट्ने छुरी चाहिन्छ चक्कु चाहिन्छ रोटी बेल्ने रोटी पोल्ने तावा चाहिन्छ बेल्ने चौका चाहिन्छ सिलौटो लोहोरो चाहिन्छ अचार पिन्नु पर्छ

कोही बेला मम बनाउँदा ममको मक्टुहरू चाहिन्छ तिनवटा मम मक्टुहरू चाहिन्छ ढकनी चाहिन्छ चलाउने निकाल्ने चाहिन्छ चिम्टा चाहिन्छ मम निकाल्ने भाँडामा लगाउनु पर्छ भाँडा कुँडा पुरा चाहिन्छ खाने चाहिन्छ प्लेटहरू